हेलो हजुर भन्नुहोस् न हजुर हजुर ए हजुर हामी चाहिँ फोटोग्राफी गर्छौँ कि फोटोग्राफीको चाहिँ तपाईँको प्रि वेडिङ सुट हुन्छ हो अन्त पोस्ट वेडिङ हुन्छ अब प्रि वेडिङ भनेको तपाईँको कस्तो खालके भन्दाखेरि अब बिहा अगाडि नै गर्छ हो कहाँ कहाँ लोकेसनतिर लगेर खिच्छौँ हो तपाईँलाई कतिसम्मको चाहिएको ए हजुर हजुर कति दिनको बिहा हो ए दुई दिनको हामी दुई दिनको फोटोग्राफी गरेको चाहिँ पैँतालिस हजार रुपियाँ लिन्छ हो अन्त तपाईँको एल्बम पनि बनाइदिन्छ वाटरप्रुफ अन्त सबै हुन्छ त्यतिमा हजुर हजुर हजुर

हजुर हुन्छ हुन्छ हुन्छ थ्याङ्क्यु